यो अब म आज यहाँ त कालेबुङ भनौँ यहाँनिर म आज तपाईँलाई हिजो जो भनेको थियो कालेबुङ जाने विचार बजार जाने विचार अँ र मै आज आज अचानक शरीर बिमारी हुनको कारणले बिसन्चो हुनुको कारणले म जानु सकिनँ है भाइ तपाईँ नरिसाउनु होस् मैले भनेको उसमा अब किनभने तपाईँलाई कुनै पेसेन्जरको एउटा जग्गा चाहिँ मैले ओगटेको जस्तो हुन्छ पहिल्यै यो भनि राखेको सुचना दिएको छु भनेर चाहिँ लु भाइलाई सम्झा